यी व्यक्तिगत लक्ष्यहरू त अहिले जीवनमा त्यस्तो केही छैनन् जो परिवारलाई खुसी राख्ने आफ्नो परिवारको स्वस्थ चाहने आफ्नो घर गृहस्थी लाई राम्रो गर्ने आफू पनि स्वस्थ रहने र आफ्नो परिवारलाई पनि स्वस्थै राख्ने त्यही छ अहिले आशङ्काहरू जीवनमा त त्यसै उत्तर चढाउ लिएर अगाडि नै ब बढिरहेकै छौँ हामी अरू त के जीवनमा गर्न सक सकिन्छ र जिन्दगीमा सबै कुरा गरेर उत्प्रेरित भइरहेका छौँ जीवनको मेन उद्देश्य नै अहिलेको समयमा चाहिँ छोरा छोरी परिवार सुस्त रहनु नै मेरो लागि उत्प्रेरित गर्स